अब एउटा अझ चाडकै बारेमा भन्नु पऱ्यो अब पहिला त दसैँ आउँछ दसैँमा अब त त्यस्तै हो पनि मात मात्ने कुरोहरू खान्छ मासु भातहरू खान्छ चेली बेटीहरू गाउँ घुम्छ जुवाइँ चेलाहरू गाउँ घुम्छ टिका लगाउन आउँछ नाता नातिनीहरू आउँछ रमाइलो हुन्छ त्यति बेला बल्ल बल्लको चाडमा उनीहरू खुसी खुसी लाग्छ हामीहरूलाई औँसीमा पनि त्यही हो अब औँसीमा पनि सेलरोटीहरू पोलेर किसिम किसिमको मिठाईहरू बनाउनु पर्छ त्यसमा पनि माइतीहरू आउँछ माइतीहरूलाई अब उनीहरू इज्जत साथले नै आफूले बोली राखेर उनीहरूलाई दीयो कलश बनाएर अब आफ्नो माइतीलाई स्वागत गरेर टिकाहरू लगाइन्छ फुलको माला लगाइन्छ उनीहरूलाई खाने कुरा पनि दिइन्छ सेलरोटीहरू फ्रुटहरू मिठाईहरू सब कुरा जुटाउनु पर्छ जुटाएको दिनु पर्छ चेली माइतीको त्यति बेला यस्तै उयो हुन्छ त्यति बेला खाएर अन्त गफ गरेर बसिन्छ यसो चियाहरू पनि दिइन्छ आफ्नो माइतीहरूलाई उनीहरू पनि खान्छ अलि अलि खाएर बात मारिन्छ बसिन्छ रमाइलो हुन्छ कतिजना देउसी खेल्छ देउसी खेलेर मादल सादल लिएर उनीहरू घुम्छ रमाइलो गर्छ कोही कन्सर्टपट्टि हिँड्छ केटा केटी लिएर नाच गान गर्दै हिँड्छ त्यति बेला पनि रमाइलो हुन्छ रातितिर पनि घुम्छ कन्सर्ट पार्टी चाहिँ त्यो औँसीका बारेमा सबलाई रमाइलो हुन्छ गाउँमा औँसीमा उज्यालो बत्ती बालेर त्यहाँ मजाले मनाएको हुन्छ घरै पछि घरै पछि हुन्छ अब त्यसरी नै हामीले अब दसैँ र औँसी जानेर चिनेको छौँ जानेको छौँ त्यसैले मनाउनु पर्छ भनेर उहिलेदेखिकै अब देखेर आएर हामी त्यस्तै गर्छौँ त्यस्तै मनाउछौँ अन्त एउटा चाड छ असार पन्ध्रमा माघे सग्राँतीमा पनि हामी त्यस्तै रोटी सेलरोटी पोलेर तरुलहरू उसिनेर खान्छौँ बाँडछौँ असारमा चाहिँ असार पन्ध्रमा चाहिँ दही चिउरा ल्याएर अन्त भिजाएर दही चिउरालाई खान्छ सबै केटा केटीहरूलाई पनि बाँडेर उयो गर्छ अन्त खाएर मजाले उयो गराउँछ त्यति अब सानो सानो चाड त त्यस्तै हो पनि दसैँ दसैँ औँसी जस्तो हुँदैन त्यही चाड बाड त्यो असार पन्ध्रमा दही चिउरा खायो केटा केटीहरू खुसी हुन्छ त्यति खाएर आफ्नो आफ्नो उही हो काममा जान्छ कोही स्कुल जान्छ कोही काममा जान्छ त्यस्तोहरू हुन्छ त्यस्तै गरेर हामी त बसिरहेको छौँ के गर्नु